हेलो भाइ तपाईँ टु टुरिज्म गाइड बोल्नु भएको ए होइन म यता कलकत्ताबाट यता घुम्नु आउँ भनेको थिएँ कि दार्जिलिङ काले कलकत्ताबाट कालिम्पोङ दार्जिलिङ यता डुवर्स साइडपट्टि आउने चाहिँ के कसो छ हौ गाडीहरूको हजुर

हजुर हजुर हजुर

ए सिधै जाँदा हुन्छ गाडी भेट्छ ए ए बस्ने व्यवस्थाहरू चाहिँ के कसो हुन्छ त्यहाँ नयाँ मान्छे म त अब आएको छुइनँ कहिले पनि ए सबैतिर घुम्ने भनेको हुन्छ हुन्छ म भन्छु नि आउँदाखेरि आउनु भन्दा अघिल्लो दिन म भन्छु नि तपाईँलाई हुन्छ हुन्छ हुन्छ